हजुर सर गुड मर्निङ

ए म त सर घरमै छु त अहिले ए सर आउँछु म अहिले अलिकति बिजी छु त त्यही भएर नि सर हजुर सर

गरेको छुइनँ नि सर अब एकाडमी आएर चाहिँ गर्नुपर्ने टुर्नामेन्ट हजुर हजुर सर हजुर टुर्नामेन्ट चाहिँ कति तारिख परेको छ सर

पा पाँच तारिख है ए भनेपछि डिस्ट्रिक्ट लेभल हो कि सर स्टेट लेभल हौ ए ए सर अन्त यो यो एडमिसन ए एडमिसन अरे यो माथि उयो जोइन गर्नुको लागि टुर्नामेन्ट एन्ट्री फी चाहिँ कति रहेछ हौ ए हजुर टोटल गरेर चाहिँ कति दिनुपर्ने सर हामीले गाडी भाडा साडी भाडा खानु गरेर ए पच्चिस सौ लाग्छ है सर ए ए कालिम्पोङमा है ए हजुर सर हजुर भनेपछि एका अब एकाडमी चाहिँ कहिले लाग्छ सर ए

होइन सर म अलिकति त्यो स्कुलको स्कुल त्यो लागेर त्यही एडमिसन अस्ति गर्नु गएको थिएँ त स्कुल जाँदैछु त अहिले त्यो भएर अलिकति अब भोलिदेखि चाहिँ म सर रेगुलर आउँछु नि अब टुर्नामेन्ट खेल्नुपर्यो सर भोलिदेखि चाहिँ म रेगुलर आउँछु नि ल हुन्छ सर हन् हुन्छ सर राखेँ हुन्छ सर